र बगैँचामा फुलेका फुलेका वा फलेका फलफुलहरू है हामी घरमै खाने गर्छौँ र कति है घरमा खाएर पनि उब्रिने हिसाबको हामीले फलफुलहरू पनि हामीले लगाएका हुन्छौँ बोट बिरुवाहरू पनि हामीले है लगाएका हुन्छौँ त्यो सबै कुराहरूलाई चाहिँ है हामी नजिकैको बजारहरूमा लगेर बेच बिखान गर्ने गर्छौँ